हाम्रो कालिम्पोङमा मनाइने त्यौहारहरूमा चाहिँ मेन्ली अब दसैँ र दिवालीलाई चाहिँ एकदमै मान्यता दिइन्छ है दसैँ र दिवाली अनि माघे सङ्क्रान्ति चाहिँ अब यो माघको बेलामा आइन आउँछ है दसैँमा चाहिँ एकदमै हर्षोल्लाससँगले हाम्रो कालिम्पोङमा मनाइन्छ आफ्नो आफन्तजनहरू आउँछन् टिकाहरू अब ठुलोहरू पनि ठुलोबडाको हातबाट टिकाको दसैँको टिका लगाएर मिठो मिठो मिस्ट मिष्ठान भोजनहरू खाएर है एकदमै हर्षोल्लाससँग मनाउँछ र आफ्नो आफ्नो ठुला बडाहरूकोमा ओहोर दोहोर पनि हुन्छ है दसैँमा टिका लगाउन आशीर्वाद थाप्नको लागि अनि दिवालीमा पनि तिहारमा पनि एकदमै घर सजाएर फुलमालाले घर सजाएर दियो बत्तिले घर सजाएर एकदमै एउटा एकदमै खुसीको चाड हो भनौँ हामीलाई हाम्रो नेपालीहरूको लागि चाहिँ हामी दसैँ र तिहार चाहिँ तिहारमा देउसी खेल्छन् है केटाहरू केटीहरू भैलिनी खेल्छन् र एकदमै खुसीसँगले मनाउँछन् एकदमै मज्जा आउँछ अब सबै दुखहरू भुलेर सबैले खुसीसँग यो त्यौहारहरू मनाउछन् र माघे सङ्क्रान्ति आउँछ माघे सङ्क्रान्तिमा पनि त्यसरी सेलरोटीहरू पोल्छन् तरुलहरू ल्याउँछन् अनि तरुलहरू त्यहाँ त्यो सेलरोटीहरू पोलेको छ भने राम्रो राम्रो पकवानहरू बनाएर भगवानलाई चढाएर अनि कतिवटा घरमा कतिजनाले त आदान प्रदान त्यो खानाहरू पनि दिने चलन छ है त्यसरी घरमा खाइन्छ बिहान अनि कतिलाई अब त्यस्तो प्रकारले के अरे उयो पनि गरिन्छ अब घर घर त्यो खानाहरू पुऱ्याइन्छ र एकदमै राम्रो प्रकारले मनाइन्छ हाम्रो कालिम्पोङमा चाहिँ चाडपर्वहरू